अब मैले गीत सुन्ने त नेपाली गीतहरूमा नारायण गोपाल मज्जाले एकदमै मनपर्थ्यो अनि पहिला पहिला त हामीले त्यो नारायण गोपालको त अब क्यासेट लिएर सुन्नु पर्थ्यो नि त्यो टेपमा घड्याक्क हालेर तर अब पछि पछि त्यहाँनिर उयो आयो सिडी आयो सिडी अलिक ठुलो सिडी त्यहाँदेखि त पछि त के आयो पेनड्राइभ आयो पेनड्राइभमा सुन्दै सुन्दै जाँदैथिएँ त्यहाँदेखि त मेमोरीको त्यो मेमोरीमा हाल्ने पनि आयो अन्त पेनड्राइभमा सुन्ने अहिले त अब एकदम फोनमा जस्तो युट्युब खोल्यो ए नेट हुनुपऱ्यो नेटमा युट्युब खोल्यो बास युट्युबमा कुन चाहिँ गीत सुन्नु मन लाग्छ तपाईँको त्यो नामसहित लिरिक्ससहित शब्दहरू अहिले त क्यारोके भन्दा रहेछ फेरि त्यो क्यारोकेमा त्यो अहिले नानीहरूले गाउँछ नि क्यारोके त्यो क्यारोके भन्दारहेछ त्यसमा त अन्त नाम म्युजिक आएर सबै कुरो त्यसमै आउँछ सुन्नु मात्रै होइन अहिले त अब गाउनु पनि सकिँदो रहेछ त्यो म्युजिकमा